ए हेलो हजुर ए हजुर हजुर भन्नुहोस् ए चिकन र मटन

हजुर चिकन मटन उइस पनि पर्क पनि पाउनुहुन्छ

ए ए हजुर एकदमै एकदमै आलो आलो एकदम फ्रेस पाइन्छ हजुर चिकन बिस केजी हजुर ए हलाल गरेको हुन्छ कि हराम गरेको कस्तो हुन्छ तपाईँलाई कस्तो चल्छ हौ ए हलाल चाहियो है ए ए चिकन चाहिँ अहिले एकदम तपाईँले एक सय अस्सी रुपियाँ केजी पाउनुहुन्छ मटन चाहिँ अहिले एकदम सिजन छ त्यसैले गर्दा एकदमै भाउ छ मार्केटमा अन्त चिकन चाहिँ तपाईँको सेभेन हन्ड्रेट सात सय रुपियाँ केजी हजुर होइन तपाईँ एकदम हजुर तपाईँले लानुहोस् कि हजुर तपाईँ लानुहोस् कि म एकदमै म मिलाइदिइहाल्छु नि तपाईँ चिन्ता नगर्नोस् न अब तपाईँहरूले ग तपाईँहरूले गर्दा मेरो दोकान चल्छ अब मैले नाई भन्नुम् सक्दिनँ तपाईँलाई म मिलाइ दिहाल्छुनि भाइ ए हजुर तपै बेसी छिटो पनि नऔनोस अलिक समय लाग्छ किनभने फ्रेस फ्रेस दिन्छ हामी लगभग तपै सातबजी भित्र चाहिँ आइपुग्नोस् न हजुर ए हजुर ए हुन्छ तपाईँले अनलाइन पेमेन्ट पनि गर्न सक्नुहुन्छ है छ मेरोमा ए हुन्छ हुन्छ हुन्छ एकदमै हुन्छ हुन्छ हुन् हुन्छ